हजुर भन्नुहोस् न हजुर मैले सुनिनँ सुनिनँ फर्स्टदेखि भन्नुहोस् त हजुर हजुर तपाईँ कालिम्पोङ आउनु त चाहनुभयो हो तर तपाईँले बा के प्रब्लम्सहरू फेस गर्नु फेस फेस गर्नुपर्छ हो मैले भनेको जस्तो फ्यासिलिटी त पाउँदैन तर घुम्ने ठाउँहरू एकदमै दामी छ रोडको व्यवस्था चाहिँ अलिक छैन अलिक रफ रफ छ रोडहरू चाहिँ हजुर नो नो नो त्यस्तोहरू केही छैन किनभने कालिम्पोङ यता त सानो त हो तर ट्रेनको चाहिँ डेभ्लप हुँदैछ भर्खर तर हजुर हजुर घुम्ने जग्गा तपाईँलाई इन्सपिरेसन टाइपको चाहिन्छ कि रिलिजियस टाइपको चाहिन्छ कि साइन्टिफिक टाइपको चाहिन्छ सबै टाइपको छ घुम्ने जग्गा चाहिँ कहाँ जानुहुन्छ तपाईँ क्याक्टस गार्डन जानुहुन्छ कि दुर्पिन गुम्बा जानुहुन्छ कि एनी काइन्ड अफ् हजुर खानाहरू एकदम हजुर हजुर गाडीबाट त आउन सक्नुहुन्छ एरोप्लेनको व्यवस्ता छैन कहाँ क् कहाँदेखिको सिलगढीदेखिको आउँदाखेरि त्यो बाघपुल तरेर टिस्टा काटेर दुई घन्टा जति लाग्छ होला लगभग

केको नाम ह हजुर अँ अँ हजुर हजुर अँ सक्छु तपाईँ तपाईँ कालिम्पोङसम्म त आफै आउनुहुन्छ होइन कि त्यहाँ पनि गाइडको जरुरत छ जिपीएस त होला नि है उयो फोनमा हजुर

ए हजुर फर्स्ट टाइम आउनुभएको कालिम्पोङको नाम चाहिँ तपाईँलाई कसले भन्नुभयो त्यो यो कालिम्पोङ भन्दा दामी दामी अरू ठाउँ छ त घुम्नु हजुर ए कुन कुन रेस्टुरेन्टहरू घुमेछ म त तपाईँलाई त्यही रेस्टुरेन्टहरू लगिदिन्छु नि नाम भन्नुहोस् रेस्टुरेन्टहरू हजुर तपाईँको साथीले चाहिँ कुन चाहिँ नाम रेफर गऱ्यो भन्नु भन्नु चाहेको नि कुन चाहिँ रेस्टुरेन्ट चाहिँ उनीहरूलाई राम्रो लागेछ कालिम्पोङको भनेर हजुर हजुर हजुर

ए हुन्छ हुन्छ हजुर अँ फिस त तपाईँ नि नेपाली रहेछ म पनि नेपाली म बेसी माग्दिनँ नि अँ पर डे फाइभ हन्ड्रेड गरेर दिनुहोस् न अन्त

अब त्यो त होइन म जुन गरेरै माग्छु तपाईँ नेपाली अझै घटाइदिएको नि कोही कोही बेला सिक्स हन्ड्रेड पनि भनिहाल्छु हुन्छ हुन्छ हजुर मैले तपाईँलाई त्यत्ति बेसी पनि ठिकैको भनेको ए हुन्छ हुन्छ हुन्छ